मेरो कामको कुरा गर्नु पर्दाखेरि चाहिँ त्यही त अब खाना पकायो भाँडा मोल्यो पोचा गऱ्यो घर सफा गऱ्यो त्यस्तै हो अब शिक्षाको बारेमा कुरा गर्नु पर्दाखेरि चाहिँ म ग्र्याजुएट स्टुडेन्ट हो ग्र्याजुएट सकेर बसेको त्यस्तै एक वर्षहरू भयो